हेलो भन्नुहोस् हजुरको के सेवा गर्नुपर्यो होला हजुर हजुर हजुर हजुर तपाईँ एकदम नसुर्ताउनुहोस् हो तपाईँले एकदम ठिक ठाउँमा फोन गर्नुभयो म त मेरो त कामै अब घुम्ने अब बाहिरबाट आएर घुम्ने गुम्बाको दर्शन गर्ने गुम्बाहरू घुम्ने उनीहरूलाई घुमाइदिने होइन उनीहरूलाई गाडी फेयर गाडीहरू मिलाइदिने नै म काम गर्छु र तपाईँ गुम्बा घुम्नु चाहनुहुन्छ

ए हजुर हजुर सुन्नुहोस् ए हजुर हजुर तपाईँ कालिम्पोङ आउनुहोस् कालिम्पोङबाट म गाडीबाट पिकअप गरेर तपाईँलाई कालिम्पोङमा त एकदमै पुरानो पुरानो ठुलो ठुलो गुम्बाहरू छ नि त जस्तै एउटा दुर्पिन गुम्बा भयो यो एकदमै सय डेढ सय वर्ष अगाडिको गु गु गुम्बा हो तपाईँलाई त्यहाँ घुमाउँछु त्यहाँबाट त्यहाँदेखि बादमा अर्को गुम्बा पनि छ जस्तो साख्या मोनास्ट्री भन्छ साख्या गुम्बा त्यो पनि एकदम राम्रो विश्वास गरेको गुम्बा हो होइन त्यहाँदेखि तपाईँ कालिम्पोङभित्र त थुप्रै छ गुम्बाहरू मेन मेन गुम्बा घु घुमाइदिन्छु नि तपाईँलाई एक दिनमा तपाईँ कम्प्लिट गर्नुहुन्छ त्यहाँबाट बादमा तपाईँलाई लाभाको गुम्बा पनि लान्छु जहाँ दलाई लामा आएर बसेको थियो होइन एकदम ठुलो गुम्बा हो अनि ठुलो गुम्बा भाडा त यस्तो गर्नुहोस् न तपाईँ आउनुहोस् तपाईँले एउटा गाडी म गाडी बन्दोबस्त गरिदिन्छु होइन गाडी बन्दोबस्त गर्छु म स्व म स्वयम् तपाईँलाई घुमाउनु लान्छु तपाईँले गाडी त अब तपाईँको दिनभरि नै लाग्छ दिनभरि नै लाग्छ गाडी तपाईँले गाडी तपाईँको दिनभरिको यो सबै गुम्बा घुम्नुको लागि तपाईँले तिन हजार जस्तो लाग्छ भाडा बिहानदेखि बेलुकासम्म त्यसमा चाहिँ तपाईँले तपाईँलाई मजाले आरामसँगले म तपाईँ दुर्पिन गुम्बा घुमाइदिन्छु होइन त्यहाँबाट यता साख्या गुम्बा घुमाइदिन्छु त्यहाँबाट त्यहाँबाट बादमा लाभाको गुम्बा जुन चाहिँ छ अब तपाईँलाई थाहा तपाईँहरूले त दर्शन गर्न आउँदैछ त लाभा गुम्बा एकदम दर्शन गर्नु एकदमै राम्रो हो हो त्यो गुम्बा घुमाइदिन्छु त्यहाँबाट बिचमा तपाईँ यसो खाजाभुजा खानुहुन्छ होला खाजाभुजा खाने जग्गामा म रोकिदिन्छु अनि कतिवटा सिनेरिजहरू हुन्छ त्यो पनि तपाईँलाई देखाइदिन्छु ठक्क तपाईँको साँझ पर्छ तपाईँको त्यो सबै तिन चारवटा गुम्बा घुम्दा तपाईँको दर्शन पनि हुने तपाईँले गुम्बा पनि हेर्नु पाउने तपाईँको एउटा तपाईँको इच्छा पनि पुरा हुने होइन त्यसो गरौँ न त तपाईँ आउनु कहिले आउनुहुन्छ मलाई एकदम फोन गर्नुहोस् म ठ्याक्कै तपाईँलाई लिनु आउँछु मै नै म स्वयमै तपाईँलाई घुमाइदिन्छु ल हुन्छ होइन म एउटा गाइड टुर टुरिस्ट गाइडै गर्छु अलि म जति पनि हुनु ल हुन्छ आजलाई राखौँ हो हजुर हजुर हुन्छ हजुर होइन नसुर्ताउनुहोस् म तपाईँलाई घुमाउँछु ल हुन्छ हवस् हवस् धन्यवाद